मैले चाहिँ केनको सोफा किनेको थिएँ जसको फिचर्सहरू एकदम राम्रो थियो बस्नुको लागि सजिलो प्रकारको र यसलाई मेरो छिमेकीले पनि राम्रो प्रकारको पोजेटिभ रेसपोन्सहरू आएको थियो बस्नलाई पनि सुबिस्ता देख्दा पनि एकदम राम्रो हेर्दा पनि राम्रो सफा एकदम राम्रो प्रकारको देख्ने र मलाई एकदमै राम्रो लाग्यो मेरो एक्सपिरेयन्स एकदम अनुभव त्यो जुन मैले सोफा किनेको थिएँ एकदमै राम्रो थियो देख्दाखेरि पनि एकदम राम्रो र मेरो छिमेकीहरूले पनि त्यसको धेरै प्रशंसा गरे धेरै मनपराए तेसको कलरहरू पनि एकदम मजाको ब्रान्डेड प्रकारको भएर होला सबैले त्यसको प्रशंसा गरे बस्नुका लागि पनि धेरै सजिलो पैसा पनि धेरै कम एकदम रिजनेबल प्राइजमा नै त्यो मैले पाउन सकेँ र धेरै राम्रो अनलाइन हेरेर धेरै सस्तो पनि मैले त्यो मेरा केनको यो सोफा चाहिँ पाएँ र धेरै राम्रो प्रकारको सोफा छ